ए हो त ए ए उयो गर्दा हुने थिएन होला दोकानमै आउँदा हुने थिएन होला ए अँ अँ ए खासमा त म त फोनबाट अर्डर त लिन्थिनँ किनभने अहिले कस्टमरहरू पनि धेरै आइरहेको छ अन्त फेरि अब तिमी स्टुडेन्ट रहेछौ ल नि त भन न के के अर्डर गर्छौ नोटबुक भन्नाले तिम्रो एउटा एक सय रुपियाँ गर्ने छ एउटा दुई सय रुपियाँ गर्ने छ एउटा पचास रुपियाँ गर्ने पनि छ अलिक एक सय यो एक सय दुई सयको चाहिँ उयो क्लासमेटको हो त्यो अलिक राम्रो खालको छ मोटो पनि छ अन्त अलिकति फ्यान्सी पनि छ अर्को चाहिँ नर्मल पचास रुपियाँ गर्ने पचासबाट र एक सयसम्म गर्ने अलिकति नर्मल खालको छ त्यो चाहिँ यस्तै अप्सरा क्लासमेटको पनि हो तर त्यति फ्यान्सी चाहिँ छैन तर ए कतिवटा चाहिएको थियो पाँचवटा जस्तो ए ए हुन्छ त कस्तो खालको गर्छौ ए कलर पनि हुन्छ ब्ल्याक एन्ड वाइट पनि हुन्छ तिमीले जस्तो भन्छौ त्यस्तै हुन्छ तर त्यसको लागि त अलिक टाइम पो लाग्छ त हौ तिन घन्टामा त अलिकति साह्रै पर्छ होला किनकि त्यसमा त प्रिन्ट गर्नुपऱ्यो कलर गर्नुपऱ्यो फेरि त्यसको लागि त अलिक उयो पनि छ काम पनि गर्नुपर्छ त्यो चाहिँ अलिकति भ्याउनु साह्रो पर्ला जस्तो छ हौ ए ए ल ल तिम्रो भनेपछि ब्ल्याक मार्कर भयो पाँचवटा पाँचवटा पन्द्रवटा भयो हो त्यसको ल ठिकै छ त्यो पन्द्रवटा भयो त्योपछि ए फोर साइज चाहिँ कस्तो खालको लाने नानी अलिकति कम्पनी अर्को अर्कोको छ ए ल राम्रै क्वालिटीको हो भने तिमीलाई यस्तै तिन सय तिन सयबाट तिन सय पचासहरूसम्म पर्छ हौ एउटाको अब तिमीले तर धेरै कुरोहरू लाँदैछौ म तिमीलाई यस्तै आठ पर्सेन्ट डिस्काउन्टहरू चाहिँ गरिदिनु सक्छु सबै सामानमा अरे स्टुडेन्ट भनेर मैले तिमीलाई आठ पर्सेन्ट गरेको अब त्योभन्दा ज्यादा गऱ्यो भने त मलाई पनि नोक्सान हुन्छ फेरि अब डेलिभरी गर्दाखेरि चाहिँ तिम्रो एकजना स्टुडेन्ट पठाउनु है मेरो यहाँ भ्याउँदैन कोही पनि मान्छेहरू ए ल ल ल म त्यो जसोतसो अब मिलाइदिनु सक्छु तर अब राम्रो क्वालिटीको हुन्छ भनेर चाहिँ अब म उयो ग्यारेन्टी दिनु सक्दिनँ अब कम्ती समय छ अब कस्तो हुन्छ अब त्यो त अलिकति तिमीहरूले पनि बुझिदिनु पऱ्यो ए कभर फाइल पनि दसवटा जस्तो ए ल ल ल ल म तिमीहरूलाई भनेपछि बिल के भन्छ तिमीहरूलाई अनलाइनमै पठाइदिनु कि पछि यहाँ आएर पे गर्ने ए ल ल त्यसो भए म हिसाब गरेर बिल पठाइदिन्छु ए हुन्छ ए ल ल राख ल